खाना पकाइरहँदा चाहिँ म फर्स्ट एन्ड फर मोस्ट त त्यही हेर्छु कि जुन चाहिँ मैले ग्यास चल युज गर्दैछु होइन चलाउँदैछु खाना बनाउनको लागि हौ त्यो ग्यास चाहिँ लिक् भएको छ कि छैन ठिक छ कि छैन हो अन्त सेकेन्डली चाहिँ म जुन चाहिँ कि किचनको चाहिँ खिडकी दैलोहरू खुल्लै राख्छु ता कि इन्केस ग्यास लिक् भएको छ या फिर खानाहरूको स्मेल पनि आउँ आउँछ आउन त होइन त्यो स्मेलहरू चाहिँ बाहिर जाओस् र ग्यास पनि लिक् भएको छ भने चाहिँ बाहिर मतलब जाओस् त्यो सोचेर चाहिँ म खिडकी दैलोहरू चाहिँ खुल्लै राखेर पकाउने गर्छु अनि छुरीहरू चलाएर एकदम ठाउँमा किनभने घरमा यदि नानी केटाकेटीहरू छ भने त्यो छुरी चाहिँ एकदम उनीहरूको लागि डेन्जरस हुन्छ क्या नानीहरूको लागि छुरी चलायो भने त चलाउ चलाउन जान्दैन काट्छओर्छ भनेर त्यो त्यो चाहिँ म मतलब सावधानी राख्छु अनि मैले पकाउँदै गरेको खानामा चाहिँ म तेल कम्ती लगाउने गर्छु किनभने हेल्थको लागि त्यही राम्रो हो अनि ओभर कुक् मैले पकाएको खाना चाहिँ एकदम ओभर कुक् नहोस् भनेर चाहिँ म त्यो ध्यान राख्छु किनभने यदि त्यो खाना चाहिँ ओभर कुक् या फिर ज्यादा पाकेको छ भने चाहिँ त्यसको सबै भाइटामिन्सहरू चाहिँ मरेर जान्छ क्या त्यही भएर चाहिँ ठिकैको पाकेको होस् खाना अनि ओभर बोयल ओभर ओभर कुक् भएको चाहिँ राम्रो होइन अनि पकाउनु पकाउँदाखेरि चाहिँ म जब उनीहरूलाई वास् गर्छु दालहरू भयो चामल भयो सब्जीहरू भयो होइन वास् गर्दाखेरि चाहिँ ओभर वास् पनि नग ठिकैको क्या मैला जाने तर ओभर वास् पनि गरी नपठाउने किनभने त्यो हामीलाई जुन चाहिँ खाँदाखेेरि त्यो बडीमा जाने भाइटामिन्स प्रोटिन्सहरू नै व वास् भएर गयो भने त है खाना खाएको केही मतलबै हुँदैन त्यही भएर त्यही सावधानी चाहिँ म राख्छु